हुन त मलाई चित्रकला है चित्रहरू कोर्न एकदमै मन पर्छ म कोर्ने पनि गर्छु तर विशेष मैले त्यो चित्रकला है त्यो ऊ यसमा कम्पिटिसनहरूमा त्यस्तोमा भागहरू लिएर चाहिँ गरेको छुइनँ होइन मन चाहिँ एकदमै पर्छ